म चाहिँ प्रधान हो यता चाहिँ भोटेसित बिहा गरेको अन्त हाम्रो प्रधानमा चाहिँ बेल बिहा हुन्छ सानामै सात आठ बर्षदेखिको बेल बिहा गरिदिन्छ बेल बिहा गर्दाखेरि बेल फुट्यो भने राँडी हुन्छ बुढा भएर पनि हामीलाई राँडी नै सन्झिन्छ मान्छेले हाम्रो त्यस्तो दसतुरहरू गर्छ तर मेरो यता बुढा चाहिँ भोटिया हो